हेलो ए हौ सुन न भोलि हामी कति बजी जाने हौ वल्कमा बिहान अन्त नजानु अन्त आज गएर भोलि छोड्दै फेरि अर्को दिन जाँदै अन्त घरिघरि त्यस्तो कहाँ हुन्छ हौ छ बजीतिर जानु

उम् ल ल ल ल उ यहाँ चाहिँ कहाँबाट जाने हौ हामी

कहाँबाट वान वे सुन्दैछु वान वे रोड भएर अँ ल ल ल त्यसो भए

वल्क मात्रै रनिङ होइन हौ वल्क मात्रै जाने लामो तर थ्रि फोर किलोमिटर चाहिँ हिँड्न पर्ने अँ वल्क आलुबारी त साह्रै टाढो भयो नि हौ चौरस्ताबाट जू जानुपर्छ होला हौ जूबाट त्यहाँदेखि सिङमारीबाट भएर सिधै त्यहाँबाट बजार भएर घर आउनुपर्छ होला हौ आलुबारीहरू त टाढो भयो नि हौ भन्छौ है तिमी कि के भन्छौ है तिमी अँ उम्

ल ल ल अँ अँ ल ल ल त्यसो भए त्यस्तै गरौँ न त ल त्यस्तै गरौँ न लुगा चाहिँ सधैँको अन्त प्यान्ट जुत्ता ल ल ल ल तिमीलाई जे कम्फर्टेबल लाग्छ त्यही लगाउ न तिमीलाई जे कम्फर्टेबल छ त्यही लगाउ न

ओके ल राखेँ ल